हजुर म त राखिदिन्छु है सबै कुरो अन्न अब भनौँ भने अब सिधै कुरा भन्नुपर्यो अब कोही बेला चामल छरिदिन्छु कोही बेला मकै है मकै छरिदिन्छु सबै गरिदिन्छु तर कोही बेला चरा खाएर ए चराहरू आउँछ अब यसो खान्छ अब ऊ उता त्यसो गऱ्यो भने चाहिँ अब सबैतिर अब माया पनि हुन्छ चरा पक्षीको जात हो त्यो उनीहरूलाई हाम्रो केही थाह हुँदैन त्यस्तो अब उनीहरू त्यो हामी जस्तो म हामी मान्छे पो हामी मान्छे हो हामी बुज्छ उनीहरूले बुझ्दैन त्यो भएर चाहिँ उनीहरूको लागि हामीले चाहिँ जानेरै पनि पानी कि मकै नसकेको चामलहरू छरिदिइराख्यो भने उनीहरू आएर खान्छ उनीहरू नि त होइन भोको पेटहरू भोको पेट छ भने उनीहरूलाई पनि त भोक लाग्छ भोक लग्नै त भोको पेट हो त्यही भएर चाहिँ उनीहरूले आएर चामलहरू छरेको छ भने खान्छ त्यही भएर तपाईँहरूले पनि के गर्नु हुन्छ है हौ त्यसरी राखि दिनुहोस् है छ चरा अब हाम्रो पक्षी भने निर्दोष अब हामी हामी त बुज्छ भने उनीहरू त निर्दोष हो तिनीहरू केही थाहै हुँदैन त्यस्तो कुरामा म कहाँ गएर खान्छु भन्ने उनीहरूलाई थाह पनि हुँदैन त्यस्तो कुरामा किनभने हामीले नै उनीहरू पनि किन मान्छेको साथ लिन्छ कोही बेला आँटमा हाम्रो घरको छेउछेउतिर आएर बस्छ किनभने त्यो कुरा चाहिँ के तपाईँहरूलाई थाह छ त्यो तपाईँहरूलाई थाह छैन होला उनीहरूले अब अब म पनि पाउँछु कि यस्तो अब उनीहरूलाई अलिकति के कुरा भन्ने थाह छ भने हामीलाई चारो दिन्छ हाम्रो बारीमा अब उनीहरूले के रोप्छ के हामी खानु पाउँछ भनेर उनीहरू पनि आस हुन्छ जहिले रेपिरहेको हुन्छ हामीले त्यो भएर उनीहरूको आसले गर्दा चाहिँ त्यो भएर गाउँघरमा ठक ठक आउँछ त्यही भएर त्यो भएर अब एउटा कुरा के भने हामीले चाहिँ अटोमेटिकै उनीहरूको लागि चाहिँ एक्स्ट्रा छुट्याई दिए भने हाम्रो बारीको केही पनि बिगार्दैन पनि होला ऊ उनीहरूको लागि चाहिँ हलका हामीले केही कुछ चाहिँ छरिदिनै पर्छ न चामल मकै के छ होइन घरमा के छ अलिकति दियो भने उनीहरूले पनि त बारीको कामहरू केही बिगार्दैन होला हामीले रोपेको मस्याङ उनीहरूलाई पनि अलिकति लु छुट्टाएर ठक्कै अलिकति राखिदियो भने वर्षमा कति अब नभनेको पनि बिस केजी बिस केजी फल्यो भने पनि दस केजी अब नभनेको पनि एक केजी उनीहरूको लागि राख्यो भने पनि उनीहरूले अँ हाम्रो लागि चाहिँ गरिदिएछ भने उनीहरू अनपढ मुर्ख उनीहरूलाई केही थाह छैन त्यस्तो हाम्रो पक्षी चराहरूलाई उनीहरूलाई च्याट्टै अलिकति दियो भने हाम्रो बारीतिर पनि त घुम्ने थिएन होला कतिजानालाई रिस उठ्छ होला चराले आएर खायो ऊ अब त्यस्तो भन्दै गरेको हुन्छ तर उनीहरू त निर्दोष मान्छे हो नि त निर्दोष निर्दोष मान्छे त अब उनीहरूलाई सास भएको मान्छेहरू त निर्दोषै अनि उनीहरूको बोली पो छैन त उनीहरूको सास छ नि हाम हामी जस्तै हामी पनि सास फेर्छ बोल्छ त्यही हो एउटा केही छैन उनीहरूको बोली मात्रै पो छैन त खास त अँ मलाई यो भात खानु मलाई यो भात दे भनेर उनीहरू नि त बोल्नुसक्छ त्यही हो हामीले अँठ्याइमै उनीहरू बोल्दैन उनीहरू निर्दोष हो भनेर के के गर्छ गर्छ त्यही भएर चाहिँ उनीहरूको लागि चाहिँ एउटा कुरा के भन्छु भने उनीहरूको लागि चाहिँ अब चामल नभए पनि बारीमा फलेको चिज मकै कोही बेला मस्याङ हौ त्योहरू चाहिँ आँगनमा छरेर उनीहरूले खायो भने चाहिँ हामीले पनि राम्रो हुन्छ सबको लागि राम्रो हुन्छ है